हामी चाहिँ राम्रो राम्रो ठाउँमा जान्छ हो अनि हामीले सेल्फीहरू हान्छ अब हामीले मोबाइल कोही बेला छड्के गरेर खिच्यो कोही बेला बाङ्गो गरेर खिच्छ साथीहरूले हामीलाई फोटो खिचिदेऊ भनेर हामीले उनीहरूलाई मोबाइल दिन्छ अनि उनीहरूले हाम्रो फोटो खिचिदिनुहुन्छ यस्तै हामीहरू अब कोही कोही बेला त कता कता बिहातिर जान्छ बिहातिर पनि खिच्छ सेल्फीहरू हान्छ साथीहरूसँग भेट्दाखेरि हाम्रो साथीहरूसँग फोटोहरू खिच्छ अनि हामी कोही कोही बेला इको स्फेयर जान्छ कहाँ छ भनेपछि त्यो बाइसझरामा छ बाइसझरामा हाम्रो साथीहरू पनि आउँछ कोही कोही बेला फोन गरेर हामीले उनीहरूलाई बोलाउँछ हो अनि हामीले जाँदाखेरि हामीले फोटोहरू खिच्छ कति से कतिदिनको बाद भेटेको भनेर साथीहरूसँग सेल्फीहरू हान्छ अनि त्यहाँनिर चाहिँ अब राम्रो छ भने चाहिँ अलिक राम्रो गाउँछ अनि अब फोटो अनि चाहिँ साथीहरूसँग राम्ररी भेटेछ भने उनीहरूसँग राम्ररी फोटो खिच्नु मिल्छ कोही बेला एउटा साथीले सेल्फी हान्छ कोही बेला अर्को साथीले सेल्फी हान्छ कोही बेला सिधा गरेर फोटो खिच्छ सेल्फी हान्छ कोही बेला बाङ्गो गरेर सेल्फी हान्छ कोही बेला बाङ्गो गरेर सेल्फी हान्छ कोही बेला पिछाडिबाट साथीहरूले ओइ खिँचिदेऊ न हाम्रो भनेर भन्नुहुन्छ अनि कोही बेला हामी कता कता घुम्न जान्छौँ जस्तै हामी पार्कहरूतिर जान्छ त्यता त्यतातिर पनि हामीले अलिक राम्रो सिनारी छ फोटो खिच्ने जग्गा राम्रो छ भन्यो भने हामीले त्यता गएर सेल्फीहरू हान्छ अनि कोही बेला साथीहरूले पिछाडिबाट आऊ खिचिदेऊ भनेर भन्छ कोही बेला हामीले दिलवाला पोज दिएर हामीले फोटो खिच्छ कोही बेला हामी बसेर फोटो खिच्छ कोही बेला फुलकोहरूतिर फोटो खिच्छ कोही बेला हामीले कानमा फुल लगाएर फोटो खिच्छ कोही बेला हामीले के गरेर फोटो खिच्छ अनि हामीले राम्रो फोटो खिच्नको लागिन् चाहिँ हाम्रो अलिक राम्रो पोज दिनुको लागिन् जरुरी छ अनि हामीले कोही बेला गुम्बातिर गएर फोटो खिच्छ कोही बेला हामी सिलिगुडीतिर गएर फोटो खिच्छ कोही बेला हामी कता गएर फोटो खिच्छ अनि त्यो फोटो खिच्दाखेरि चाहिँ के हुन्छ कि अब त्यो हाम्रो मेमोरीको लागिन् चाहिँ अब हामी जति ठुलो हुँदै जान्छ त्यो फोटोहरूमा पनि त्यो अब हामी सानो उमेरमा पनि हामी यस्तो थियौँ यस्तो थियौँ हामीले यस्तो गरेर फोटो खिच्थ्यो यस्तो गरेर फोटो खिच्थ्यो भनेर साथीहरूसँग यस्तो थियो हामी यस्तो यस्तो गरेर सेल्फी हान्थ्यो यस्तो गरेर फोटो खिच्थ्यो साथीहरूले खिचिदिएको हुन्थ्यो त्यहाँ अनि आइफोनको क्यामरासँग राम्रो हुन्छ त्योबाट चाहिँ नराम्रो मान्छेलाई पनि राम्रो देखाउँछ हो अनि हामीलाई सेल्फीहरू राम्रो धेरै राम्रो खिच्नु हुन्छ त्यही भएर चाहिँ सेल्फी हान्न जरुरी छ